विभिन्न प्रकारका लेखहरू लेखनको निम्ति चाहिने सबैभन्दा प्रथम सामग्री विषय वस्तु हो अनि विषय वस्तु पछाडि लेखन लेखिसकेपछि उचित पाठक पनि हो अनि पाठकको प्रतिक्रिया पनि हो अहिले अहिलेको यो वर्तमान समयमा हामी विषय वस्तुहरू भरमग्दुर पाउछौँ भने प्रतिक्रियाशील पाठकहरू पनि हामी पाउछौँ तर रचनात्मक दृष्टिकोणले हेरेर त्यसलाई सुधार गर्नुपर्ने या त्यसबाट प्राप्त गर्नुपर्ने कुरालाई लिने पाठकहरू चाहिँ हामी एकदमै कम्ती मात्रामा पाउछौँ जसको कारणले गर्दाखेरि कि त भने लेखकहरू वाहवाहीको पक्षमा हुन्छन् या त वाहवाहीको आशामा बसिरहेका हुन्छन् या त उनीहरू प्रतिक्रियादेखि डराउने गर्छन् जसको कारणले गर्दाखेरि योग्य लेखकहरू चाहिँ उचित लेख लेख्नबाट टाढिरहेका हुन्छ्न् अनि त्यसमध्येमा धेरैजना यस्ता लेख लेखक लेखक लेखिकाहरू पनि छ्न् जो धेरै समयदेखि यो लेखन पेसामा या त लेखन कलालाई चाहिँ उनीहरूले चाहिँ आफ्नो जीवनमा चलाइरहेका थिए तर यो प वर्तमान परिस्थितिको कारणले गर्दाखेरि उनीहरू यो क्षेत्र छ यो क्षेत्रमा उनीहरूले हाथ बाँधेर बसिरहेका छन् र विशेष गरिकन यो जुन अहिले सामाजिक सन्जालबाटको माध्यमद्वारा जुन लेखन लेखिएका लेख लेखहरू छन् त्यसको जुन प्रतिक्रियाहरू हुने गर्छ अनि जसलाई यही माध्यमहरूमा नै बेसी मात्रामा प्रकाशित गर्ने या पोस्ट गर्ने या त सेयर गर्ने कामहरू हुन्छ त्यहाँ हामी यस्तो कुरोहरू चाहिँ बेसी मात्रामा हामीले देखिरहेका छौँ जसको कारणले गर्दाखेरि उचित लेखन लेख्ने लेखक लेखिकाहरू चाहिँ यो क्षेत्रबाट अलिकति टाढिँदै गएका र त्यस्ता व्यक्तिहरू चाहिँ सक्रिय जुन व्यक्तिहरू चाहिँ यस्तो कुरोहरूको पछि लागिरहेका छन् र वास्तवमा भन्नु हो भनेदेखि चाहिँ यो जुन समस्याहरू छ यो समस्यालाई पार गर्ने क्षमता नभएका व्यक्तिहरू मात्रै बेसी मात्रामा सक्रिय देखिएका छन् र जसरी हुन्छ यो समयमा हामीले यस्ता योग्य लेखक लेखिकाहरूलाई चाहिँ हामीले कुनै एउटा तरिकाद्वारा प्रोत्साहित गर्नु चाहिँ जरुरी रहेको छ राइटर्स ब्लक र क्रिएटिभ ब्लकमा जहाँ लेखक लेखिकाहरूले आफ्नो सामाग्रीहरू पठाउने गर्छन् त्यहाँ उनीहरूलाई प्रेरणा मिल्नुपर्ने कुराहरू हामी पाउँदैनौँ यो धेरैबाट यस्तो गुनासोहरू हामीले सुनेका छौं र सबैले त्यस्तो अनुभव गरेको छन् गरेका छैनन् त्यो हामी म भन्न सक्दिनँ तर पनि म आफैले पनि त्यस्तो अनुभव चाहिँ गरेको छैन तर पनि कतिपय व्यक्तिहरूबाट चाहिँ यो गुनासो सुनिएको छ एउटा विशेष विचार भएको व्यक्तिहरूलाई मात्र उनीहरूलाई त्यहाँ ग्रहण गरिने या त उनीहरूको लेख लेखहरूलाई त्यहाँ प्रकाशित हुने र या त पुस्तकहरू उनीहरूको पुस प्रकाश गर्नको निम्ति उनीहरूलाई प्रोत्साहन मिल्ने त्यस्तो कुरोहरू चाहिँ हामीले सुनेका छौँ र यो चाहिँ यो पनि अब अहिलेको वर्तमान युगमा नयाँ पुस्ता लेखक लेखिकाहरको राम्रो लेख लेख ले लेखन लेख्ने लेखक लेखिकाहरू हामीले जन्माउनुपर्ने समयमा उनीहरूलाई यो रोक बाधा दिइरहेका हुन्छौँ र मेरो आफ्नो अनुभवअनुसार यो नभए तापनि अरूहरूले जुन कुरोहरू विचार धारणाहरू बाँढेका छन् त्यो अनुसार हो भनेदेखि चाहिँ उनीहरूलाई उचित ढङ्गमा प्रोत्साहन गर्नुको निम्ति त्यो जुन ब्लकमा राइटर्स ब्लक या क्रिएटिभ ब्लकमा जति पनि व्यक्तिहरू छन् त्यहाँ छनौट गर्ने व्यक्तिहरू या त त्यहाँको जुन सम्पादकीय टोलीमा रहेका छन् उनीहरूमाझमा चाहिँ केही परिवर्तन आउन चाहिँ जरूरी चाहिँ छ